हेल्लो हेल्लो हेल्लो दिदी तपाईँ यो अगाडिपट्टिको त्यो साइकल दोकानको बात गर्नुभएको हो ए हजुर मैले नि मैले मेरो छोराको लागि चाहिँ साइकल किन्नु भनेर सोचेको थिएँ कि अनि त चाहिँ मेरो छोरा चाहिँ दस बर्षको पुगेको छ कि अनि त चाहिँ तप् हजुर होइन होइन होइन खेल्नु त्यो साइकलहरू के कुदाउन सिक्छ नि के सानो नानीहरूले त्यस्तो चाहिएको हो सुन कुन चाहिँ कुन चाहिँ कम्पनीको छ होला है हजुर

हुन्छ हुन्छ तपाईँ नि ऊ यो गरिदिनु न प्राइसहरू कति छ होला

ए हजुर हजुर

ए हुन्छ हुन्छ ऊ यो सुन्नुहोस् न बाह्र हजारहरूसम्मको एउटा साइकल नि गरिदिनुहोस् न प्याकिङ ल म एकछिनमा आउँदैछु कि तपाईँले मलाई चिन्नुभएन म यतापट्टिको क्या त्यो घरको गोकुल निवासको त्यहाँ दोकान पनि छ नि हजुर होइन होइन हुन्छ सिम्पल मलाई नि एकदम मतलब ऊ यो खालको राम्रो छ अब सिम्पल खालको चाहिँ गरी राख्दिनुहोस् न प्याक कि कलर त कालोहरूमा भए हुन्छ हो हुन्छ म हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ ब्ल्याक ब्ल्याक रेडहरू जस् हजुर हुन्छ हुन्छ कालो रातोहरू भएको हालिदिनुहोस् न ल म नि एकछिनमा आएर नि प्याक गरिदिँदै गर्नुहोस् कि हेल्लो म आएर लिएर आउँछु ल अँ कन्फर्म हो हजुर हुन्छ हुन्छ पैसा आएर दिन्छु म हजुर होइन होइन अनलाइन होइन कि म आएर तपाईँलाई नि हातमै दिन्छु नि ल म आउँदैछु हजुर हुन्छ हुन्छ म तपाईँलाई ऊ योमै गरिदिन्छु नि अनलाइन पे गरिदिन्छु कि यही नम्बरमा हुन्छ हुन्छ ए हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ राखेँ हुन्छ हुन्छ हुन्छ हुन्छ